पेट्रोलको बढ्दो दामले बाइकिङहरूमा धेरै ज्यादा प्रब्लम भएको छ किन भए किनभने बढ्दो दामले गर्दा पेट्रोल आजकल बेसीजना ज्यादा कोही जान पाउँदैन जसको आर्थिक व्यवस्थाहरू धेरै कम्ती धेरै कम्ती चलिरहेको छ तिनीहरूको लागि बाइक चलाउनु धेरै साह्रो हुन्छ पेट्रोलको बढ्दो दामले गर्दा र त्यसपछि अगर वातावरणको लागि हानिकारक पेट्रोल अवश्य हुन्छ किनभने पेट्रोल जल्दाखेरि हो त्यसकोबाट निक्लिएको धुँवा वातावरणको लागि धेरै प्रदूषित हुन सक्छ किनभने त्यस त्यसले हावा प्रदूषित हुन्छ जसलाई एयर पोलुसन पनि भनिन्छ एयर पोलुसनमा चाहिँ बाइकको पेट्रोल जब जलेर निक्लिन्छ त्यसको धुँवाले गर्दा हुन्छ जसले गर्दा हामीलाई क्यान्सर वगेरा क्यान्सर लिभरको बिमारी डाइजेसनको प्रबलम्स अस्थमाहरू हुने बेसी खतरा हुन्छ तर त्यसमै अगर बाइक चलाइरहेको एड्भान्टेज हेर्यो भने चाहिँ मान्छेहरूले कुनै पनि जग्गा जान धेरै सजिलो पर्छ सजिलो पर्दा पर्दा चाहिँ हामीले हमेसा सेफ्टीको ध्यान चाहिँ राख्नुपर्छ त्यति भए पनि बाइक चलाउँदाखेरि हमेसा सेफ्टीको ध्यान राख्नुपर्छ लासमा पेट्रोल चाहिँ वातावरणको लागि नराम्रो चिज हो किनभने त्यसले धेरै वातावरणहरूलाई प्रदूषित पार्छ रद अझै यता ग्यारेजहरूतिर पनि पेट्रोल बेसी छिड्केकोले गर्दा ल्यान्ड पोलुसन पनि हुन्छ जहाँ पेट्रोलको ओइलिङ हुन्छ त्यहाँ पछि पनि त्यहाँ पनि ल्यान्ड पोलुसनहरू धेरै हुन्छन्